सेल्प हेल्प ग्रुपका एक मध्यस्त सिमहित यो हो जुन सामन्यता अठाह्र र पचास वर्ष बिच बाह्र देखि पच्चिस स्थानिय महिलाहरू मिलेर बनिएको हुन्छ यसले महिलाहरूलाई धेरै साहयता गर्छ तिनिहरूलाई पैसा कमाउनमा तिनलाई यसले गर्दा धेरै सहायता हुन्छ घर चलाउनमा आफ्नो जिवनको खर्चीको लागि पनि तिनिहरूलाई धेरै साहयता गर्छन् यी सेल्फ हेल्प ग्रुपहरूले